नमस्ते सर हजुर म विमर्श खवास बोलेको नि यता कालिम्पोङबाट हजुर तपाईँले नि अहिले त्यो रोड सेफ्टीको लागि के गर्नुहुँदैछ भनेर नि हजुर

म होइन रिपोर्टर हो

हजुर

हजुर

हजुर हेलमेट नलाउनेलाई चाहिँ कस्तो गर्नुहुँदैछ

हजुर

ए हुन्छ त्यति नै सोध्नु थियो होइन त्यति नै सोध्नु थियो कि तपाईँलाई

हुन्छ